हेलो तपाईँको नानी नि तपाईँको नानीले स्कुलमा एकदमै राम्रोसँग पढेको छैन हो अन्त त्यहाँदेखिको चाहिँ तपाईँले घरमा पढाउनुहुन्छ कि हुँदैन उसलाई उसले त क्लासमा पनि एकदमै ध्यान दिएर बस्दैन अन्त गराएको कामहरू पनि केही पनि गर्दैन रहेछ अन्त होमवर्कहरू पनि राम्रोसँग गरेको छैन हो अन्त चाहिँ अब तपाईँले अलिक याद गर्नुहोस् कि होइन भने भने ट्युसनहरू लगाएर हुन्छ कि के गरेर हुन्छ उ त टयाक्कै पढ्दैन रहेछ हिस्ट्री हजुर होइन अरू पनि याद गर्नुहोस् न त्यसले अरू पनि उसले अरू पनि राम्रोसँग गर्दैन रहेछ क्या हो कि टिचरहरूले भन्नुहुँदैथ्यो हो अन्त चाहिँ अब घरमा पनि अलिक याद गर्नु अब स्कुलमा त हामी याद गर्छ तरपनि अब पुवर हजुर अब त्यो नानीहरूलाई बेसी नै प्रेसर पनि दिनु होइन कि तरपनि अब उसलाई कसो गरेर पढाउँदा हुन्छ हो त्यो अब एकताल अब बेसी नै गाली गरेर पनि होइन अब अलिक मायाले सिकाउँदै स्कुलमा त त्यति साह्रो छैन कि बदमास त तर पनि उसको त्यो पढाइमा चाहिँ ध्यान छैन अब पढाउदा कहाँ कता के गरिराखेको हो लेख भनेकोहरू पनि त्यसरी नलेखेर त्यस्तोहरू गर्दो रहेछ हजुर हजुर त्यो चाहिँ अलिक याद गर्नुहोस् न अब उहीसँग बसेर राम्रोसँग याद गरिकन पढायो भने चाहिँ अब हजुर त्यसै गर्नुहोस् न हजुर अब उसको चाहिँ ध्यानै छैन कि पढाइमा त्यही भएर चाहिँ होला हौ हजुर हुन्छ त्यसो भए खेलकुदमा त ठिकै छ कि

हजुर अरू कुरामा सबै ठिकै छ कि त्यो अब पढ्नुमै चाहिँ अलिक हजुर त्यस्तो पनि हुनसक्छ अब अरूमा इन्ट्रेस्ट छ पढाइमा चाहिँ अब उसलाई अलिक मन नपरेको होला हुन्छ हुन्छ हुन्छ